भारतीय अर्थतन्त्रको वृद्धि र विकासमा मलाई चाहिँ के लाग्छ भने इन्टरनेट ब्याङ्किङ र डिजिटल पेमेन्ट सिस्टमले चाहिँ एकदमै सहयोग पुराएको छ पहिलाको समयमा अब त्यस्तो उयो हुन्थ्येन हरेक पेमेन्टको लागि पनि आफै कुद्नु पर्ने सिचुएसहरू आउँथ्यो त्यसमा अब गाडी भाराइ लाग्थ्यो खाजै खानुपर्थ्यो तर त्यो सबै सिस्टम अहिले एकदम अनलाइन पेमेन्ट सिस्टमले जस्तै भयो बिजुलीको बिल भयो टेलिफोनको बिल नानीको स्कुलको फिसहरू अहिले सबै अनलाइन भएको छ अनलाइन डिजिटल पेमेन्ट सिस्टम भएर चाहिँ एकदमै राम्रो भएको छ किनभने अब एकदम टाइम पनि सेभ हुन्छ यसमा टाइम सेभिङ त छँदै छ प्लस अब एनर्जी पनि सेभ हुन्छ र मलाई चाहिँ जहाँसम्म लाग्छ यो चाहिँ एकदम सेक्युर्ड एउटा प्लाटफर्म पनि हो ट्रान्जेक्सनहरू गर्ने क्याउ अब अहिलेको हालैको समय र आजभन्दा चार पाँच वर्ष अगाडिको समय अहिले हेर्दाखेरि चाहिँ अब धेरै उन्नति भएर गएको छ मान्छेहरूको अब यस्तै यो सिस्टमले गर्दाखेरि काहीँ बसेकोलाई सपोज मेरै छोरीहरू लु ब्याङ्लोर हरे पढ्नु गए हरे ला पैसा हालिदिनु पऱ्यो भने अब ब्याङ्कमा लाइन लागेर त्यो आर्टिजिएसको फर्म हुन्छ कि ट्रान्सफरको फर्म हुन्छ त्यो भरेर मात्रै हुन्थ्यो तर अहिले अब डिजिटल ब्याङ्किङले यति साह्रो सजिलो बनाइदिएको छ कि जसमा म घरमै बसी बसी आफ्नो मोबाइलबाट नै पैसा ट्रान्सफरहरू गरिदिनु सकिहाल्छु र अब कतिवटा अब सपिङहरूतिर पनि अब यो पेमेन्ट सिस्टमले सजिलै बनाइदिएको छ अब केही सपिङ गर्नुपऱ्यो भने पहिला ब्याङ्कमा गएर पैसा निकाल्नु पर्थ्यो अहिले चाहिँ अब त्यस्तो चाहिँ छैन त्यही भएर म चाहिँ के भन्छु भने एकदमै यो टाइम सेभिङ टाइम त सेभ हुन्छ हुन्छ प्लस मान्छेको एनर्जी पनि सेभ हुन्छ एकदम म्यानपावर पनि कम्ती लाग्छ क्याउ यो सिस्टमले चाहिँ यसले अब हाम्रो भारतको अर्थतन्त्रमा त अब निक्कै नै वृद्धि भएर गएको छ के यो हालैको साल भित्र नै अब मैले चाहिँ त्यतिको चेन्जेस चाहिँ देख्नु पाएको छु यहाँनिर